मलाई मन पर्ने मौसम त्यही विन्टर हो किनभने विन्टरको बेलामा कलेज स्कुलहरूको पनि सबै छुट्टी भइरहेको हुन्छ हिँड्दा ओर्दा पसिनाहरू पनि आउँदैन र त्यसले गर्दा जिउ पनि गनाउँदैन अन्त नुहाउनुहरू पनि हप्तामा एकपल्ट नुहाउँदा भइगयो दुईपल्ट नुहाउनु पर्दैन अनि विन्टरमा धेरै कुराहरू खाने कुराहरू बिग्रिँदैन हिउँहरू पनि राम्रो पर्छ अनि म दार्जिलिङमा बस्ने भएकोले गर्दाखेरि चाहिँ कञ्चनजङ्गाहरू पनि एकदमै राम्रो देख्छ र त्यति बेला टुरिस्टहरू पनि धेरै आएन्को हुन्छन् अनि ठाउँ ठाउँमा घुम्न जान पनि सक्छन् किनभने छट्टी हुन्छ